हामी एसेम्बली बस्दाखेरि चाहिँ होइन कसै साथीहरू जिस्किरहेको कसै साथीहरूले पछिबाट केस तानिदिरहेको कसैले पिच्छे खुट्टा कुल्चिदिरहेको हुन्थ्यो कसै साथीहरूले जुत्ता नलाएको होइन कसै साथ साथीले जुत्ता नलाएको कसै चप्पलमै चप्पलमै आउने अन्तखेरि त्यहाँदेखि हामीलाई सरहरूले सोध्नुहुन्थ्यो अब त्यो टाइममा त हाम्रोमा त त्यस्तो पैसाहरू पनि थिएन होइन कसैले जुत्ता लाउने अन्त कसै त्यो जुत्ताहरू लाउने अन्त हामी हाम्रो त्यहाँदेखिको हाम्रो त्यहाँदेखि त्यो सबै त्यो सरहरूले हेरेपछि त्यहाँदेखि हाम्रो स्कुलमा हाम्रो राष्ट्र गीत गाउथ्यौँ हामी जन गन जन गन गाइसकेपछि त्यहाँदेखि हाम्रो हाम्रो सरहरूले त्यहाँदेखि सरहरूले चाहिँ त्यहाँ त्यहाँदेखि सरहरूले हामीलाई क्लास फाइभदेखिको चाहिँ लाइन नै सबैजनालाई उयो गर्दै चाहिँ क्लास क्लासमा जानु भनेर भन्थ्यो